विशेष अब खाना बनाउँदा चाहिँ विशेष चाहिँ अब त्यही हो अब चाहे मैले चिकन पकाउँ त्यो पन्ध्र मिनटको मात्रै मिहिनेत हुन्छ खास हो भने है पन्ध्र मिनटदेखि अगाडि चाहिँ अब जस्तै सोह्र मिनट सत्र मिनटमा त्यस्तोको तै अब टेस्टै अलग भएर जान्छ होइन राइसको पनि त्यही हो उसको मिहिनेत चाहिँ खासमा चाहिँ पन्ध्र मिनट हो राइसको पनि पन्ध्र मिनटदेखि सोह्र मिनट सत्र मिनट भयो भने त्यो राइसै अर्को भएर जान्छ है अन्त हरेक कुरा बोइल सब्जी भनौँ के भनेको एउटा टाइम हुन्छ टाइम मुताबिक चाहिँ एउटा खाना पकाएको हुनुपर्छ अब हाम्रोमा चाहिँ के छ भने चामल पाकेन चिकन पाकेन त्यसलाई ज्यादा पकाउने काम गर्छ तर वास्तविक अब त्यो होइन एउटा हरेक कुरोको त्यो टाइम हुन्छ चिकनको पन्ध्र मिनट चामलको पन्ध्र मिनट हुन्छ त्यो अवधिमा पकायो भने चाहिँ खान एउटा स्वादिष्ट भएर जान्छ मिठो एउटा होइन त्यसमा टेस्ट भएर जान्छ